हेलो भाइ मैले तपाईँलाई अस्ति गाडी भनेको थिएँ एयरपोर्टसम्म जानुलाई बागडोग्रासम्म जानुलाई तपाईँ कति बजी आइपुग्नुहुन्छ होला मेरो सात तिसको फ्लाइट छ तपाईँ अलिक छिटो गरेर आइदिनु सक्नुहुन्छ